हामी दार्जिलिङबासी हो हामी के अरे नेपाली भोटे तामाङ मगर गुरुङ अन्त अब हामी नेपालीहरू के थियौँ र भोटेहरूले पनि आफ्नो आफ्नो उनारको वस्त्र लाउँछ हामी राईहरूले आफ्नो आफ्नै आफ्नो आफ्नो कुरा पनि बोल्छ उनीहरू उनीहरू भोटे मगरहरूले पनि आफ्नो आफ्नो कुरा बोल्छ तर अहिले सबैजनाले बिर्सिसक्यौँ र सेर्पाहरू छ लाप्चे छ उनीहरूले पनि आफ्नो आफ्नो भाषा बोल्छ तर उनीहरूले पनि सबै आफ्नो आफ्नो भाषा बिर्सी सकेछ र त्यो भएर अब अहिले चाहिँ उनीहरूले के भन्छ नेपाली भाषा नै हामी बोल्छ सबै प्राय जस्तो नेपाली भाषा नै बोल्छ अहिले चाहिँ आफ्नो कुराहरू यहाँ बोल आफ्नो कुरा बोल्दैन उनीहरू आफ्नो आफ्नो घरमा हो भने बोल्छ नभए बोल्दैन त्यो भएर हामी राई लिम्बू हो राई लिम्बूले चाहिँ हामीले चाहिँ चुल्हा ढुङ्गा मान्छौँ सुम्निमा पारुहाङ हामीले मान्छौँ उनीहरूलाई पूजछौँ हामी त राई लिम्बूको त्यो मात्रै छ